मेरो हजुरआमाहरूको आमा चाहिँ बाबापट्टिको चाहिँ हुनुहुँदैन बित्नुभएको अन्त मावलपट्टिको आमाको आमाहरूसँग र हजुरआमाहरूसँग चाहिँ म चाहिँ घुम्नुहरू गएको अहिले पनि याद आउँछ अन्त अहिले जान सक्दिनँ किनभने मेरो पढाइले गर्दा अन्त आमाहरूसँग हजुरआमाहरूसँग बाहरूसँग घुम्नगएको अन्त हजुरआमाहरूले कथा सुनाउनुभएको हामी घुम्नगएको अहिले पनि पुरा याद आउँछ तर अहिले पढाइको कारणले गर्दा अहिले जानसकेको छुइनँ त्यही हामी घुम्नगएकोहरू पढाइले गर्दा आजभोलि व्यस्त बिजी भएर जानसकेको छुइनँ अन्त हामी घुम्नुगएकोहरू हजुरबाले कथा सुनाउनुहुन्थ्यो घुम्न जाँदा यो जग्गामा यस्तो भएको यो जग्गा यस्तो यो पहिला हिस्टोरिक भेल्युहरू बुझाउनुहुन्थ्यो उहाँले भन्नुहुन्थ्यो घुम्न जाँदा त्यो कुराहरू अहिले पनि साह्रै याद आउँछ